हेलो ननेम भाइ के तपाईँको दोकानमा के रे मोमो पाइन्छ मोमो चाहिँ कुन कुन मोमो मोमोहरू पाइन्छ होला चिकन या भेज चिकन हो भने चाहिँ पाँच पठाइदिनु ल एकदम सुपसँगै भोलि तपाईँको पैसा चाहिँ म भोलि पेड गर्नेछु है ननेम भाइ हुन्छ